अहिलेको भान्साघरको जुन चलाइले विद्युतीय उपकरणहरू के के हुन् भन्ने यहाँ प्रश्न राखिएको हुनाले र मैले भन्नुपर्दा चाहिँ पहिलेको भन्दा धेरै नै सजिलो छ र इलेक्ट्रिक जस्ता चुलाहरू ग्यासहरू पहिला त पहिला पहिला हामी दाउरा फारसदेखि जङ्गलदेखि दाउरा बोकेर आएर त हामी दाउरा जलाउँथ्यौँ त्यसको धुवाँले हामीलाई धेरै मान्छेहरूलाई रोग रोग भएको कुराहरू छ गएर छातीमा त्यो धुवाको ग्यासले मान्छेहरूलाई शारीरिक एकदम चिन्तन बनाइसकेको थियो त्यतिखेर धेरैलाई त्यतिखेर को जमानामा अनि त्यतिखेरको जमाना हेरेर त अहिले चाहिँ धेरै राम्रो छ र यो सिलिन्डर जस्तो भयो ओभरलोड जस्तो आयो पिक्चरहरू जस्तो अब हामीले सिलौटोमा मसला पिस्नु पर्थ्यो अहिले चाहिँ मिक्चरमा ग्राइन्डरमा हामीहरूले मसला पिस्नुपर्छ सजिलो छ ग्यासमा खाना पकाउनु पऱ्यो खो खाना हामीले के अरे मिक्चर कुकरमा खानाहरू भात दाल भात सब्जी बनाउनु सक्नु सक्छौँ सजिलो छ अहिले र यस्ता कुराहरू अब योभन्दा पनि अझ सजिलो आउँछ कि भन्ने आशा छ